मेरो नाम राम बाबु राई हो र मलाई घर पालुवा जनावर धेरै नै मनपर्छ मेरो सबभन्दा मनपर्ने जनावर गाई र कुकुर हो किनभने गाई एकदम सिदा हुन्छ र तिनीहरू हाम्रो प्रति दयालु हुन्छ हामीले पनि गाईलाई माया गर्नुपर्छ हाम् गाईले हामीलाई दुध दही अन्य कुराहरू दिन्छ गाईले गर गाई पालेको पाल्दा हामो राम्रो बिचारहरू हुन्छन् गाईलाई हामीले धेरै नै माया गर्नु पर्छ मेरोमा कुकुर छ पालेको छ त्यसको नाम निमो हो र त्यसले हाम् मलाई धेरै नै माया गर्छ त्यसलाई बोलाउँदा जुटुक्का आइहाल्छ र जा भन्दा जान्छ म नहुँदा पनि घरमा त्यसले कसलाई पनि पस्न दिँदैन कुकुरप्रति हामी मायालु जनावरहरूप्रति नै हामी दयालु हुनुपर्छ किनभने ज तिनीहरू पनि हाम्रो संसारको एउटा जन एउटा जनावरहरू नै हो तिनीहरूको पनि त्यती ने अधिकार छ जति हाम्रो छ मलाई चाहिँ यिनी यो दुइटा चाहिँ सबसे ज्यादा मनपर्ने जनावरहरू हो र यिनीहरूले मलाई पनि माया गर्छ म पनि यिनीहरूलाई धेरै नै माया गर्छु किनभने यिनीहरू मान्छे जस्तो हुँदैन मान्छेभन्दा पनि राम्रो हुन्छ र यिनीहरूले कहिले पनि धोका दिँदैन मान्छेहरूले त धोका दिन्छ तर यिनीहरू जनवारहरूले कहिले पनि धोका दिँदैन र हाम्रोपट्टि राम्रो हुन्छ धन्यवाद